मैले नि दिदी उयेसबाट डोमिनोस पिज्जाबाट चाहिँ पिज्जा मगाएको थिएँ कि अनलाइन पेमेन्टै गरेको थिएँ तर म आई एम नट कन्फर्म कि मेरो त्यो पेमेन्ट भयो कि भएन अब यो जिपेबाट चाहिँ खोलर म ट्रान्जेक्सन हिस्ट्री हेर्नपऱ्यो हेरेर चाहिँ जि मेरो गयो कि गएन चेक गरिहाल्न पऱ्यो यहाँबाट चाहिँ मेरो पैसा चाहिँ काटिएकै रहेछ भने पछि मेरो पेमेन्ट भएको रहेछ हिस्ट्री हेर्दा चाहिँ र चाहिँ काटिएकै रहेछ मेरो पैसा